हेलो ए तपाईँ टुरिजम एजेन्सीको ड्राइभर हुनुहुन्छ

ए हजुर म चाहिँ अलिकति एज फर टुरिस्ट म पहाडमा अलिक घुम्नका लागि इच्छा भइरहेको थियो र कहाँ कहाँ जानुपर्ने हो कता कता कस्तो कस्तो जग्गा छ अलिकति इम्फरमेसन दिन सक्नुहुन्छ हजुर भन्नु हजुर हजुर हजुर

हजुर हजुर ए हजुर

हजुर त्यहाँ चाहिँ कस्तो कस्तो फेसिलिटिहरू छ खानु पिउनु सुत्नु बस्नुहरू सबै फेसिलिटिहरू एभाइलेबल छ ए हजुर हजुर हजुर हजुर

ए हजुर अँ अँ अँ हजुर ए हुन्छ म भोलि आएर तपाईँसँग कन्सल्ट गरेर तपाईँ कहाँनिर लानुहुन्छ त्यहीँ हामी जाऔँ न भेटेर बात गरौँ न है कहाँदेखि चाहिँ हजुर तपाईँले पिकअप गर्नुहुन्छ त्यो चाहिँ मलाई बादमा बताइदिनुहोस् न हुन्छ हुन्छ हुन्छ हुन्छ धन्यवाद